म त यही गाउँमा बस्दछु चरा चराहरू हेर हेर्दाखेरि त र रमाइलो लाग्छ घर छेउ छेउ कहाँ कहाँका चराचुरुङ्गीहरू देख्दाखेरि अनि चरा चुरुङ्गी चाहिँ ढुकुर ढुकुर प परेवा मुजुर यहाँ हुन्छ भँगेरा घरेलु च घरेलु चरा हो ढु ढुकुर नि घरेलु भन्दा नि हुन्छ जुरेली रुपी पहाडिया रुपी भन्छ फेरि पहाडिया ऊ नेपाली रुपी भन्छ होइन हाम्रो रुपीलाई भन्दो रहेछ हो अन्त हामीहरूले कर्मी चरा यति साह्रो देखेको छैन यो साल कर्मी चराको गुँड चाहिँ गुवाका गाछमा हुन्छ कर्मी चराको गुँड गुवाको रुखमा ब बर्खा मासमा बनाउँछ भँगेराले घरमा घरको करेसोमा बनाउँछ ढुकुरले तित्रीको गाछतिर बनाउँछ ढुकुर र गुँड जुरेलीको डु जुरेलीको जुरेलीको गुँड चाहिँ ए माना जस्तो हुन्छ अरे उहिले बुढा बुढी मान्छेले भन्थ्यो जुरे जुरेली र कर्मी चराले गिज्याउँथ्यो अरे नि जुरेलीको ढुकुरको गुँड छिरिङ मिरिङ जुरेलीको माना म जस्तो फुस्टेको तिन तले छाना भनेर कर्मी चराले जिस्क्याउँथ्यो अरे अन्त अनि यो धनेसहरूले चाहिँ रुखको टोड्काभित्र बनाउँथ्यो अरे गुँड र अहिलेसम्म त यो गाउँमा त बनाएको देखेको छैन सुनेको कुरा हो अहिले बुढा भइसक्यो तर देखेको छैन धनेसले कुन जगा गुँड बनाउँछ अन्त यहाँ फिस्टाहरूले केराका पत्तामा घाटा पत्तामा बनाउँदो रहेछ फिस्टा चराहरूले चाहिँ गुँड अनि भुइँ चरा हुँदो रहेछ एउटा के चरा भन्दो रहेछ कागे चरा भन्दो रहेछ कि के भन्दा रहेछ त्यो थुप्रो आउँदो रहेछ त्यो खानु हुँदैन भन्छ गाउँभरि फिँजिएका छ त्यो चरा

अन्त जु जुरेली भँगेरा भँगेरा रुपी चाहिँ आँगनभरि आउँछ ढुकुर आउँछ जुरेली चराहरू चाहिँ बारीको वरिपरि कराएर हिँड्दछ त्यति चाहिँ राम्रो लाग्छ बिहानखेरि यो चराचुरुङ्गी कराउँदाखेरि राम्रो लाग्छ छिटो जागिन्छ हामी बिहान बिउँझनुलाई कुखुरा भालेहरू नहुने ठाउँमा त चरा चुरुङ्गीले हामीलाई जगाउँछ बेलुका भए पछि चराचुरुङ्गी बास बसेको बेलामा रमाइलो लाग्छ झ्याउँ झ्याउँ घर छेउछेउमा आएर कठहरको गाछमा गुवा गाछमा आएर कराउँदाखेरि हामीलाई अब रात पर्यो है भन्ने जस्तो समय लाग्दो रहेछ चराचुरुङ्गी बेलुकाखेरि कराउँदाखेरि